हेलो हजुर हजुर मेरो लुगाको दोकान छ त हजुर हजुर ए तपाईँलाई के के चाहिएको छ होला है छ त कार्गो प्यान्ट तर छ सालको नानीको लागि छ सालको लागि चाहिँ अलिकति ठुलो हुन्छ होला हौ दस वर्षहरूको लागि मात्रै छ हौला हौ मेरो दोकानमा कार्गो प्यान्ट त छ सालको लागि चाहिएको छ भने अरू पनि छ नि मेरोमा राम्रो राम्रो कलेक्सनहरू छ नि हजुर जिन्स छ जगर्स छ छ सालको नानीहरूको लागि जगर्स छ ब्ल्याकमा छ ब्लुमा छ अरू पनि दुई तिनवटा कलरहरू छ हौ मेरोमा हजुर हजुर ए हजुर छोरीहरूको लागि त लङ्स हो भने त एभाइलेभल छ नि मेरो दोकानमा राम्रो राम्रो लुगाहरू छ लङ्समा त सररहरू पनि छ दस सालको नानीको लागि सरलाल चाहिँ हेर्नु पर्छ कि ए पन्ध्र वर्षको ए पन्ध्र वर्षको लागि त हुन्छ नि ग्रिनमा छ त लाइट ग्रिनमा छ मेरोमा सरर ए भरे आउनु हुन्छ ए छ त अन्त तपाईँहरूको लागि अरू साडीहरू भयो लेहङ्गाहरू भयो अहिले राम्रो राम्रो दसैँमा राम्रो राम्रो लुगाहरू ल्याएको छु नि मैले साडी चाहिएको थियो साडी त मेरो साडी त मेरो उयसमा भेराइटी भेराइटीहरू छ हौ तपाईँलाई जस्तो भन्यो त्यस्तै साडी पाउनु हुन्छ रेडी मेड साडीहरू हुन्छ नि हजुर हजुर रेडी मेड रेडी मेड छ त रेडी मेड छ त मेरो दोकानमा त्यो लगाउनै पर्दैन तपाईँलाई अटोमेटिक त्यो रेडी मेड साडी हुन्छ नि तपाईँलाई प्रब्लम नि हुँदैन त्यसमा हजुर रेडी रेडिमेडको चाहिँ मेरोमा नि फिप्टिन हन्ड्रेडदेखि स्टार्ट छ हौ रेडिमेडको लागि चाहिँ पुजाको लागि त अहिले मेरो दोकानमा राम्रो डिस्काउन्ट चलिरहेको छ आउनु होस् न फिप्टिन हन्ड्रेड छ तपाईँको त्यो डिसकाउन्टहरू गरेर टुवेल्फतिर पाइहाल्नु हुन्छ तपाईँ छ छ सबै छ जिन्सहरू जिन्स टि सर्ट भयो सर्ट भयो राम्रो राम्रो अहिले त ज्याकेटहरू छ जिन्सको ज्याकेटहरू हुन्छ नि हजुर सबै छ मेरो दोकानमा हुन्छ त ल ल हुन्छ हुन्छ सबै राखिदिन्छु म तपाईँ आएर लिएर जानु नि ल डिस्काउन्ट गरिदिन्छु नि हुन्छ